अब मेरो बाल्यकालको यादहरू धेरै सबैजनाको हुन्छ है आफू आफू सानो छँदाखेरिको के हो कसो हो के थियो कस्तो थियो अब त्यो त छ सम्झनाहरू जस्तै हामी सानोमा हाँस्थ्यौँ खेल्थ्यौँ सङ्गिनीहरूसँग साथीहरूसँग विशेष गरी त अब हामीले उपद्रे खेला खेल्थ्यौँ कतिवटा चिज त अब अब नानीहरूको उमेर हो सानो उमेरमा जस्तै सुलसुले खेल्थ्यौँ पाइपको गाडी बनाएर सुलसुले खेलेर पछाडि हाफ् प्यान्ट चस्मा बनाउने गेम खेल्थ्यौँ अब सुलसुले खेल्नु त मजा आउने तर पछाडि पिनमा हाफ् प्यान्ट छेँड पर्ने त्यस्तोहरू भयो त्यहाँदेखि खेतको आली नाघ्ने खेलहरू भागदौड राजा रानी खेल्थ्यौँ लुकामारी लुकिछिपी गर्नेहरू खेल्थ्यौँ त्यस्तै छ खेल्ने उयोहरू त तर मलाई एकदमै याद हुने भएको चिज चाहिँ अहिलेसम्म पनि बाबुआमाले पनि अब खै गर्थ्यो कुटपिट गर्थ्यो तैपनि हामी चाहिँ नटेरी सुलसुले खेल्नु चाहिँ एकदमै मजा लाग्थ्यो त्यो चाहिँ मलाई एकदमै याद आउँछ अहिले